मैले प्रयास गरेको सबैभन्दा चुनौतिपूर्ण रेसिपी के हुन् भने चाहिँ पनिरको सब्जी अब त्यो पनिरको सब्जीहरू बनाउँदा चाहिँ त्यसमा धेरै सामग्रीहरू चाहिन्थ्यो पनिर चाहिन्थ्यो क्याप्सिकम चाहिन्थ्यो बटर हाल्नु पर्थ्यो अनि धैरे किसिमको मसालाहरू थियो अनि त्यसमा अब अलिकति पनि एउटा सामग्री पनि छैन वा कम्ती भयो भने त्यसलाई ऊ त्यो त्यसमा स्वाद नै हुन्थेन अनि त्यसमा क्रिमहरू पनि चाहिन्थ्यो अनि धेरै कुराको सामग्रीहरू थियो अनि त्यो फेरि पनिर पनि यदि राम्रो छैन भने त्यसमा राम्रो खालको पनिर ल्याएन भने अब राम्रो नहुने काट्दाखेरि पनि समस्या पकाउँदाखेरि पनि त्यो पनिरको टुक्रा टुक्रा भएर जाने राम्रै नहुने अनि मैले त्यसबाट चाहिँ त्यो यो पनिरको रेसिपी पनिरको सब्जी बनाउँदा चाहिँ के सिक्यो भने चाहिँ पहिला चाहिँ पनिर चाहिँ राम्रारी राम्रो किन्नु पर्ने रहेछ फ्रेस खालको किन्नु पर्ने रहेछ ताजा खालको किन्नु पर्ने रहेछ अनि अर्को चाहिँ सबै कुरा सामग्रीहरू हुनु पर्छ त्यसमा अब त्यसमा पनिरमा चाहिने सबै सामग्रीहरू हुनु पर्छ भनेर चाहिँ मैले अनुभव गरेँ